के हो दाजु मैले त यो जुन चाहिँ ट्रान्सपोर्ट एजेन्सीमा सोचे सोधेको थिएँ त्यसमा त भाडा एकदमै कम्ती भनेको थियो तपाईँ अहिले फेरि बेसी माग्नुहुँदैछ जुन चाहिँ अब यहाँ तपाईँले एक सय रुपियाँ भाडा भनेर मलाई यहाँ ट्रान्सपोर्ट एजेन्सीबाट भनेको थियो त्यो अनुसारको तपाईँले भाडै लिनुभएको छैन तपाईँले त अचानक भाडा बढाउनु भयो यस्तो त साह्रै ठिक होइन कि सबैलाई यस्तै गर्नुहुन्छ तपाईँ त एक सयको जग्गा त अढाई सय माग्नुहुँदैछ यो त एकदमै नराम्रो कुरा हो तपाईँ माथि कसरी हामी विश्वास गर्नु म एकदमै पैसा दिँदिन तपाईँलाई एकदम पैसा दिँदिन यो एकदमै बेसी भयो तपाईँले म एक सय नै दिने हो